यो दुई हजार चार सालको कुरा हो हामी एक्सपोजर भिजिटको लागि वेस्ट बेङ्गाल भोलेन्टयरी हेल्थ एसोसिएसन एउटा नन गभर्मेन्टल अर्गनाइजेसन हो त्यसको तर्फबाट म फिल्ड अफिसरको रूपमा काम गर्थेँ है र एक्सपोजर भिजिटको लागि हामी जनकपुरी स्यालम् प्रोजेक्टमा गएको थियौँ र त्यहाँनिर बाटोमा हिँड्दै गर्दाखेरि मेरो एउटा सहकर्मी काकुली मुखर्जी जो मसँगै हिँड्दै थियो लेडी है उसलाई लेबरर्सहरूले बाटोमा काम गर्दै गरेको लेबरर्सहरूले एकदमै नराम्रो शब्द प्रयोग गरेर जिस्कायो है अन्त मैले त्यसको प्रतिवाद गर्दाखेरि तिनीहरूले उल्टा ममाथि आइलाग्यो है त्यतिबेला म एकदमै असुरक्षित म महसुस पनि गरेँ मैले पुलिसलाई कन्ट्याक्ट गर्ने कोसिस पनि गरेँ तर पुलिसलाई पनि हामीले खबर गर्दा पनि पुलिससम्मन् त्यो समयमा आइपुगेन है र त्यतिबेला लोकल मानिसहरूको सहायताले हामीले बल्लबल्ल हामीलाई रेस्क्यु गऱ्यो है र त्यो एउटा मेरो अनुभव हो नजिकको एउटा सहरमा आफूले असुरक्षित महसुस गरेको है